हेलो भाइ के अरे नि म अँ मलाई म चिन्यौ होला नि है मलाई फोन नम्बरमा चिन्छ नि है के अरे अस्ति मैले त्यो ल्याएको थिएँ नि सामान के अरे त्यसमा चाहिँ नि सबै सामानहरू त ठिकै थियो कि त्यो एउटा चिउरा चाहिँ अलिकति उयो बिग्रेको रहेछ हो त्यो चाहिँ ढुँडी परेको रहेछ अन्त म त के गर्नु गर्नु भएँ के अन्त हेरेँ हो अन्त के अरे त्यो अब नि फर्काउँछु ल म लिएर आउँछु नि

हुन्छ भाइ म लिएर आउँछु कि यदि म आइन भने पनि नानीहरू आउँछ हो चिन्छ नि उनीहरूले चिन्छ नि दोकान के अरे कोही कोही बेला त्यस्तो हुन्छ सामानहरू है अहिले फेरि यो पानीको उयो भयो अहिले यति बेला नपर्नु पर्ने पानी यति बेला पर्यो है सायद सामान बिग्रिएको थियो होला नि यादै भएन अब प्लास्टिकमा हो भने चाहिँ त्यस्तो बिग्रिने थिएन हो अब त्यो थुङ्गामा त अब हुन्छ नि त्यस्तो अब हावा पस्यो होला है त्यसले गर्दा बिग्रेको केही छैन केही छैन त्यो के अरे म नानीहरूलाई पठाइदिन्छु हो म त कोही बेला टाउको दुखेर हिँड्न सक्दिनँ नि बेसी घाम लाग्यो भने त रिङ्गटा लाग्छ कि हिँड्नै सक्दिनँ हो अन्तखेरि चाहिँ अरू अरू सामानहरू पनि भाइ आयो कि आएन हौ ग्रोसरीको सामानहरू पनि चाहिएको छ मलाई कि अन्तखेरि अब दसैँ पनि आउन आँट्यो हो सौदाहरू गर्नुपर्यो नि त त्यसको लागि चाहिँ सामानहरू म आइनँ भने पनि लिनु पठाउँछु नि म नानीहरूलाई त्यो फर्काउने पनि लिने पनि पठाउँछु हो अन्त अन्त अहिले तेलको भाउहरू कस्तो कस्तो छ हौ बढेर आएको छ कि घटेर आएको छ कि कस्तो छ कुन्नि है तेलहरू पनि बढेको बढेको बढेको खै कहिल्यै घट्दैन अन्त अब के गर्नु के अरे ठिकै छ केही छैन के अरे अन्त के अरे उयो के अरे साबुन पनि त्यो खालके त मलाई मनपरेन त्यो उयसमा आउँछ नि कार्टुनमा आउँछ नि साबुन क्या त्यो अहिले भाँडा मोल्ने साबुन भाँडा मोल्ने साबुन त्यो कार्टुनमा उसमा आउँछ नि पे पेपरमा कि केमा आउँदोरहेछ नि आजकल हौ त्यो चाहिँ राम्रो लाग्यो कि अन्त त्यही नै अब ल्याउनुपर्यो त्यो छ कि छैन भाइकोमा भाइकोमा छ कि छैन त्यो अब हो त्यसको लागि नि भाइ अँ ठिकै छ हुन्छ हुन्छ भाइ सधैँ खुल्लै हुन्छ नि त है दोकान त

त्यसै गरौँ न अनि के अरे के पो छ हो मेरो त सामानहरू अरू पनि छ हो ल्याउनुपर्ने कि थुप्रै साबुनहरू पनि छ त ल्याउनुपर्ने हेर्यो भाइकोमा त त्यो काम गर्ने मान्छे पो अर्को बद्ली भयो कि के हो है राम्रोसँगले अब यो गरेन भनेदेखि त हुँदैन नि त्यो सामानहरू सबै निकालिदिई हाल्नु है भाइ त्यस्तो बिग्रेको सामानहरू अरूलाई पर्यो भने त रड्डी हुन्छ म त अब म भइगएँ हो निहुँ खोज्छ नि अब अरूले त अँ हुन्छ भाइ हुन्छ हुन्छ त्यसै गरौँ न ल त्यसै गरौँ म आउँछु नि म आएँ भने आएँ आएँ भने आएँ आइन भने अब पठाउँछु मान्छे चाहिँ तात्तिनुपर्यो अब हुन्छ हुन्छ भाइ हुन्छ